मेरो गाउँमा अब कसैलाई जसलाई पनि अब कसैलाई अब साँपले ठुँग्यो भने चाहिँ अब फर्स्ट चाहिँ म चाहिँ अब जहाँ ठुँगेको छ हात हुन्छ कि खुट्टा हुन्छ कि जहाँ पनि त्यसको माथि चाहिँ अब डोरी जहाँ जे कपडा जस्तो अब लुगाले चाहिँ टाइट बाँधेर चाहिँ त्यो ब्लड सर्कुलेसन बेसी बडीमा नजाओस् भनेर चाहिँ त्यहाँ चाहिँ अब त्यत्तिकोमै बसोस् भनेर चाहिँ अब टाइट बाँधिदिन्छु त्यहाँपछि चाहिँ अब छिट्टोभन्दा छिट्टो गरेर चाहिँ डक्टरकोमा हस्पिटल हस्पिटलमा चाहिँ लगेर ट्रिटमेन्ट गराउने छु